लामो बाइकिङ यात्रा वा भ्रमणको लागि जानको निम्ति सर्वप्रथम गाडी ठिक छ छैन त्यो चेक गर्न पऱ्यो र बाटोमा कुनै प्रकारको दुर्घटना भइहाल्यो भनेदेखि एक्सिडेन्ट भइहाल्यो भनेदेखि त्यसको निम्ति फर्स्ट एड बक्सहरू दबाई मुलोहरू तैयार गर्नु पऱ्यो धेरै टाडा टाडा यात्रा छ भनेदेखि लुगा फाटाहरूको जोगाड गर्नु पऱ्यो गरम जग्गातिर जानु पऱ्यो भने त्यही त्यस्तै प्रकारको लुगा फाटाहरू बोक्नु पऱ्यो ठन्डा महिना ठन्डा जग्गातिर जानु पऱ्यो भनेदेखि त्यस्तै न्यानो न्यानो लुगाहरू बोक्नु पऱ्यो र मैले बोक्ने समानहरू भन्न पर्दाखेरि जस्तै आफुले चलाउने ब्रसहरू भयो कोलगेटहरू भयो साबुन लुगाफाटा भइहाल्यो अनि आफुलाई दैनिक जीवनमा चाहिने दबाई मुलोहरू बोक्न पऱ्यो